ए हेलो यो पिज्जा हट हो म यहाँको डेलिभरी पर्सनसँग बात गर्नसक्छु होला हेलो हजुर तपाईँले डेलिभरी तपाईँ यहाँ पिज्जा हटको डेलिभरी पर्सन बोल्नुभएको ए के भन्छ मलाई नि त्यहाँ तपाईँकोबाट नि अर्डर गर्नु थियो कि ती थियो हो अन्त तर फेरि सुन्नुहोस् न अर्डर गर्दाखेरि अब अरू बेला त म अनलाइनै पेमेन्ट गर्थेँ हो अन्त तर आज चाहिँ मैले त्यो मेरो फोनमा अलिकति उयो भइरहेछ नि त अनलाइन पेमेन्टको सुविधा छैन कि त्यही भएर चाहिँ म त्यो सोच्दै थिएँ नि त क्यास अन डेलिभरी गरौँ भनेर अन्त बैनीहरूको त्यहाँनिरबाट चाहिँ खाना ल्याएपछि चाहिँ मैले क्यास अन डेलिभरी गर्नु कि सक्छु कि सक्दिनँ होला भनेर सोध्नु थियो कि के छ होला है त्यहाँनिर कस्तो खालके अप्सनहरू छ होला है

ए हजुर होइन मलाई म त तपाईँहरूको अब डेलीको कस्टमर हो होइन म यहीँ बस्छु हो तर अब आज मलाई त्यस्तै एउटा असुविधा भयो म अनलाइन पेमेन्ट गर्नै नसक्ने भएँ कि अन्त फेरि यहाँ त फेरि मेरो फेरि नानीहरूले पिज्जा मगाइदिनु कि मगाइदिनु भन्दैछ हो अन्त क्यास अन डेलिभरी गरिदिई हाल्छु नि घरमा सामान आएपछि त हो अन्त बैनीले नि यसो उसलाई भनेर चाहिँ के भन्छ तपाईँहरूको त्यहाँनिर म्यानेजरलाई भनेर चाहिँ यस्तो यस्तो प्रब्लम भएछ हाम्रो सधैँको कस्टमर हो भनेर मजाले बुझाइदिनु होस् हो अन्त मिल्नसक्छ नि होइन बुझेर यही हुन्छ भन्यो भने त आज एक दिनको लागि त हो हो अरू बेला त फेरि म अनलाइनै गरिहाल्छु हो

हुन्छ तपाईँले मलाई यसरी गर्नुहोस् कि बैनीलाई कति मिनट बादमा फोन गरौँ पन्ध्र मिनट बादमा गर्दा हुन्छ होला है ए हजुर हजुर हुन्छ बैनी त्यसो भए म नि आधा घन्टा बादमा फोन गर्छु नि त कि तपाईँले सोधिदिनु होस् न त ल अन्त नि के भन्यो भनेर तर जतिसक्दो चाहिँ उहाँलाई चाहिँ आज चाहिँ यति गरिदिनु नि भनेर एउटा रिक्वेस्ट पनि गर्दैथ्यो भनेर भनिदिनु नि क्यास अन डेलिभरीको लागि ल हजुर हजुर ए हुन्छ हुन्छ बैनी हुन्छ हुन्छ थ्याङ्क्यु हुन्छ